हेलो भन्नुहोस् ए तपाईँले मलाई चिन्नुहुँदैन म यहाँ भातपाडाको हो निक्की हो मेरो नाम अटो चलाउँछु ए म अटो चलाउँछु हजुर म अहिले कालचिनीमा छु अहिले त पेसेन्जर अब अटो त भरिएको छैन हो अब अटो भरियो भने मात्रै आउनसक्छु तर रिजर्व गऱ्यो भने चाहिँ हुन्छ तर दुई सौ भाडा लिन्छु म होइन अहिले अहिले पेट्रोलहरूको पनि ज्यादा दाम छ नि त होइन अनि बाटो पनि त्यहाँको राम्रो छैन भातपाडाको अनि अब अटोहरू त्यो भत्कियो भने चाहिँ अब बनाउनु साह्रै पर्छ साह्रो पैसा जान्छ होइन त्यही भएर अलिक बेसी नै छ दाम तर तपाईँलाई डिस्काउन्ट गरेरै भनेको मैले अब अहिले त छ टू हन्ड्रेड फिफ्टी छ तर मैले त टू नै गरिदिएको छु त्यो त हो तर अटो पनि त भरिएको छैन रिजर्वमा त अब तपाईँलाई मात्रै ल्याउनुपर्छ अब कम्ती भाडाले त हुँदैन चल्दैन अब त्योभन्दा कम्ती त वान एट्टी गरिदिन्छु वान एट्टी त्योभन्दा बे कम्ती हुँदैन पहिला त अब सबैको त्यत्ति नै थियो होइन अहिले त अब पेट्रोलहरूको पनि दाम ज्यादै भएको छ अहिले बाटोहरू पनि राम्रो छैन त्यो भएर ज्यादै छ दाम अरूहरूले झन् बेसी लिन्छ तपाईँलाई मैले डिस्काउन्ट गरेर दिँदैछु टाइम मलाई लाग्छ बिस मिनट लाग्छ ठिकै छ म पेट्रोल भरेर आउँछु नि त त्यही भएर ए हुन्छ त म अहिले पेट्रोल भर्दैछु अब आइहाल्छु ल राखेको हुन्छ